र हाम्रो खेतमा चाहिँ है प्रायः जस्तो चाहिँ हामीले धान रोप्ने गर्छौँ र धान चाहिँ हामीले कसरी रोप्छौँ भन्दाखेरि चाहिँ पहिला एउटा गरालाई चाहिँ एकदम जोतेर गोरूले होइन जोतेर चाहिँ त्यसलाई पानी एकछिन जमाउँछौँ पानी जमाइसकेपछि त्यसको धानको बिउ धान हुन्छ जुन चाहिँ धानलाई चाहिँ हामीले छर्ने गर्छौँ छरिसके पछाडि हाम्रो त्यो जुन उम्रेको हुन्छ अलिकति हातमा आउन सक्ने मुठीमा आउन सक्ने र भइसकेपछि चाहिँ हामीले त्यसलाई उखालेर बिउ बनाउँछौँ मुठा मुठा बनाएर राखेको हुन्छौँ र त्यसलाई चाहिँ हामीले फेरि थुप्रैवटा गरालाई चाहिँ त्यसरी नै गोरूले जोतेर पानी हालेर रोप्न सक्ने खालको जग्गा बनाएर चाहिँ हामीले रोप्छौँ र हामीलाई रोप्नुको जग्गा अनुसार चाहिँ हामीलाई चाहिन्छ र हामीले चाहिँ कसरी लगाउछौँ भन्दाखेरि धान चाहिँ धानमा रोप्नुभन्दा पहिला आलि बनाउछौँ फ्याउरी लगाउँछौँ है फ्याउरी लगाइसके पछाडि चाहिँ हामीले धान रोप्छौँ धान रेप्नको लागि चाहिँ धानहरू चाहिँ प्रायः महिलाहरूले रोप्ने गर्छन् पहाडतिर चाहिँ है र चाहिँ अब बारीमा चाहिँ के लगाएको हुन्छ भन्दाखेरि बारीमा प्राय जस्तो मकै हुन्छ खे धान रोप्ने बेलामा मकै हुन्छ र त्यतिखेर मकै हुन्छ मकै रोपिसके पछाडि मकै पाकिसक्छ त्यस पछाडि हामीले भए जस्तो जे पनि लाउन सक्छौँ सिमी मटर है जे पनि लगाउन सक्छौँ हामीले त्यहाँदेखिको जुन चाहिँ हामीले धान रोप धान रोपिसक्छौँ त्यहाँ खेतमा चाहिँ धान रोपिसकेर चाहिँ फेरि हामीले के लगाउछौँ आलु लगाउछौँ आलु लगाइसकेपछि फेरि हामीले मकै लगाउछौँ र त्यसरी नै हामीले खेत बारीमा चाहिँ यसरी नै हामीले साग सब्जीहरू रोप्ने गर्छौँ